हेलो हजुर गुड मर्निङ को बोल्नु भएको होला ए ओके ओके भन एकछिन ल हेर्दैछु ल तिम्रो त पुरा एब्सेन्ट छ त तिम्रो सेभेन्टी पर्सेन्ट पनि अटेन्डेन्स छैन निकै कम्ती छ के भयो

अन्त तिमी यसो लिभ लेटरहरू दिनु पर्थ्यो नि स्कुलमा पैला अलिकति अरू टिचरलाई भनेको थियौ केही यसको बारेमा एब्सेन्टको बारे हुने बारेमा अन्त सेभेन्टी पर्सेन्ट पुगेन भने चाहिँ बिजोग हुन्छै तिमी के गर्नु भन्छ अब कहिले आउने अन्त कति दिन अझै लाग्छ होला ठिक हुनु आमा बाउ अब भ्यालिड रिजन हो भने त पाउँछ तर प्रुफ चाहियो ठिकै एउटा एप्लिकेसन लेटर लेख्नु पऱ्यो हो त्यहाँदेखि अब त्यो जुन चाहिँ डक्टरलाई देखाएको थियो त्यो डक्टरको प्रिस्क्रिप्सनहरू त्यहाँदेखि जुन चाहिँ हस्पिटलमा एडमिट थियो त्यो एडमिट भएको त्यो जुन चाहिँ लिस्ट हुन्छ होइन त्यो एउटा डिटेल होला त्यो त्यो त्यसको जेरक्सहरू लिएर आउनु पऱ्यो चिठ्ठीको साथमा त्यहाँदेखि सब्मिट गर्नु पऱ्यो एउटा त मलाई पनि एउटा प्रिन्सिपल सरलाई पनि दिइराख्नु ठिक छ होइन त्यही त भने हुनु पर्ने साँच्ची नै आमा बिमार हुँदाको त्यो स्कुलले त कन्सिडर गर्नै पर्ने जति सक्दो बरू भोलि लिभ लेटर चाहिँ दिइराख न ठिक छ त्यहाँबाट पछि स्कुलबाट हस्टेलहरू पाउनु त टाइम लाग्छ होला अन्त जति सक्दो त्यो गरिहाल्नु सब्मिट गरिदिइहाल्नु फेरि इक्जाम पनि नजिक आउनु आँट्यो पढ्दैछ अन्त स्कुल इक्जामको बारेमा टाइम निकाल् पाउँछ तर अब त्यही राम्रो पाराले डल्लै डिटेलमा लेख्नु कहिले के भएको थियो के बिमार भएको थियो डक्टरमा जाँदाखेरि डक्टरले के भन्यो होइन त्यहाँदेखि अब के के दबाई दिएको थियो जुन चाहिँ लिस्ट त्यो प्रुफ एकदम स्ट्रङ प्रुफ चाहिन्छै त्यो डुप्लिकेट प्रुफहरू छ भने चाहिँ हुँदैनै त्यसको त्यो डकुमेन्टको पछि भेरिफाई हुन्छ होइन अन्त त्यो भ्यालिड छ भने मात्रै तिमीले इक्जाम बस्नु पाउँछ अन्त मात्रै त्यो लिभलाई चाहिँ एक्सेप्ट गरिन्छ ठिक छ भोलि आउनु ल ओके हुन्छ ल राखेँ ल हुन्छ